हजुर हजुर हजुर भन्नुहोस् ए हजुर हजुर भाइ ए हजुर भन्नुहोस् हजुर हजुर नयाँमा अहिले त हाम्रो त अब थुक्पा मोमो चाउमिन टाइपोहरू छ नयाँमा स्याफालेहरू आएको छ तपाईँलाई चाहिँ के चहिएको होला हजुर ए हजुर

ए हुन्छ मलाई कहिले आउनुहुन्छ डेट फिक्स गरिदिनुहोस् न म अगाडि रेडी गरेर राखिदिन्छु नि ए हजुर हजुर तपाईँ नन भेज है ए हुन्छ हुन्छ म हजुर अनि चाउमिन अहिले हाम्रो थर्टी गरेर छ मोमो फिप्टी ए छ नि त्यो त हाम्रो स्याफालेमा चाहिँ युज हुन्छ त्यो चाहिँ हामी स्याफाले भन्छ त्यो मासुभित्र उयो रोटीभित्र मासु लगाएर पकाएको हुन्छ त्यसमा चट्नी चाहिँ हाम्रो छुर्पीको हुन्छ त्योहरू राम्रै हुन्छ नयाँ नै भनौँ अनि आउनुहोस् न तपाईँ कुन दिन आउनु हुन्छ यसो मलाई टाइम चाहिँ भनिदिनुहोस् न हजुर अरू पाउँछ नि अब उयो गोरुको पाउँछ हो भैँसी हुन्छ अरू सुँगुरको हुन्छ धेरै प्रकारको हुन्छ अब तपाईँलाई चाहिँ कुन चाहिँ चाइन्छ त्यो भन्नुहोस् न ए हुन्छ हुन्छ तपाईँ कुन दिन आउनुहुन्छ त्यो दिन मलाई अगाडि नै बिहान एकखेप कल गरिदिनुहोस् न हजुर तपाईँ कहाँबाट बोल्नु भएको ए हुन्छ हुन्छ त्यसो भने मलाई अगाडि नै एकखेप कल गरेर चाहिँ तपाईँले भनिदिनुहोस् न फिक्स कन्फर्म गरिदिनुहोस् कि अरू त हाम्रो नयाँ डिसमा त त्यही हो स्याफाले टाइपो छ हजुर हजुर ए त्यो आउनुहोस् न आएपछि म तपाईँलाई सिङ्गल बेडरुमहरू भएको देखाइदिन्छु नि देखाइदिन्छु हजुर तपाईँलाई अप्ठ्यारो हुने छैन तपाईँले तर हजुर हजुर ए हजुर ए हुन्छ हुन्छ आउनुहोस् न यहाँ त अहिले वेदर एकदमै ठिकै छ हो तपाईँलाई म त्यो तपाईँ हजुर हजुर हुन्छ हजुर अन्त तपाईँ आउनुभन्दा चाहिँ तर अगाडि कन्फर्म चाहिँ गरिदिनुहोस् किनभने हाम्रो अरू अरू कस्टमर पनि हुन्छ हो त्यसले गर्दा हामी अलिक भुल्लिनु पनि सक्छौँ अन्त हजुर हुन्छ अन्त तपाईँ कहिले आउनुहुँदैछ ए हुन्छ हुन्छ